हाम्रो अब ओरिपरिमा त के अब त्यस्तै अलिलि रुखपातहरू छ त्यस्तै अब ठुल्ठुलो रुखहरू चाहिँ अब कसैले काटेर अलिअलि त्यसमा अब बेचेर पैसाहरू कमाउँछ तर पानी कुरो भन्नुपर्दा पानीले त्यति उयो हुँदैन हाम्रो यहाँ अब त्यही होमस्टेहरू बनाएर पाखाबाट टुरिस्टहरू आएर उनीहरू बस्छ अन्त त्यहाँबाट अलिअलि पैसा कमाउँछ र अब अरु कुरो त त्यति छैन गर्नु सक्दैन डाँडा काँडाहरू त अब त्यहाँ जग्गा त राम्रै छ अब डाँडा काँडाहरू यसो बसोबास गर्ने उनीहरू आएर रमिता हेर्ने जग्गाहरू राम्रै छ अलैँचीहरू अलिकति पानी भएको जग्गामा अलिकति टाढो टाढो गएर अलैँचीहरू रोप्छन् अँलैचीहरू पनि कोही बेला अलिकति राम्रो हुन्छ एक दुई साल हुन्छ त्यहाँदेखिन् उता हुँदैन त्यसबाट अलिअलि पैसाहरू कमाउँछन् त्यति नै हो अरू खेतीहरू त केही त्यति साह्रो हुँदैन